यो पहिला पहिलाको समयमा गाउँबस्तीतिर तपाइँको माटोको घर काठको घर बाँसको घर त्यस्तोहरू थियो जस्तै अब हाम्रो बाबुबाजेको पालामा तर अहिले समयको परिवर्तन सँगसँगै मान्छेले परिवर्तन गरेर अब अहिले घर मोटामोटी हेर्दाखेरि प्रायःजस्तो गाउँबस्तीमा पनि बाँसको घर काठको घर सिरुको घर यस्तोहरू देख्न पाइँदैन र गाउँबस्तीदेखि लिएर सहरसम्म नै अहिलेको समयअनुसार र घर चाहिँ एकदमै मजबुत सिमेन्टेड घरहरू जहीँतहीँ सहरदेखि लिएर तपाईँको गाउँबस्तीमा पनि सबै सिमेन्टेड घरहरू बनाइन्छ र सिमेन्टेड घर बनाउँदाखेरि चाहिने कुरो ढुङ्गा बलुवा गिटी रड यो सबै लगाएर बनाइन्छ र अहिलेको युगअनुसार रात पहिला पहिला समयमा घर एक मूलघर एक ठाउँमा हुन्थ्यो पनि अलिकति तपाईँको नौ दस फुटको डिस्टेन्समा भान्साघर हुन्थ्यो र बाह्र तेह्र फुटको अन्तरालमा टोइलेट बाथरुम हुन्थ्यो तर अहिले समय परिवर्तन भएपछि घरभित्रै अहिले टोइलेट बाथरुम बनाउँछन् र अहिलेको फिलहालको समयलाई हामीले मध्येनजर गर्दै हेर्दाखेरि अहिले सबै ठाउँ नै टोइलेट बाथरुम र इन्डियन कमोट इङ्लिस टोइलेट इन्डियन टोइलेट बाथरुम यो सबै घरभित्रै बनाउने व्यवस्थित बनाउँछन् र यसमा टाइल्स मार्बल लगाएर यो घरहरू यसरी बनाएर मान्छेहरू बस्छ र र घरभित्र तपाईँको सबैको आफ्नो आफ्नो कुलदेउताहरू हिन्दू परम्पराअनुसार कुलदेउताहरू मान्ने गर्छन् र हामी पनि खस भएकोले गर्दाखेरि र हामी मुडुला कार्की भएकोले गर्दाखेरि हाम्रो कुलको थान चाहिँ घरभित्रको एक कुनामा हुन्छ र जब चेलीबेटीहरू बिहा भएर गइसकेको चेलीबेटीहरू कुलभित्र पूजाहरू गर्नु पाउँदैन जस्तै अब हामीले पूजाहरू गर्दा विशेष हामी पूर्णेमा गाईको धुप हालेर हामी कुलदेउताहरूलाई खुसी बनाउँछौँ र बाहिरपट्टि नागको पूजाहरू गर्ने छ भने र ढुङ्गा शिला सिमेभुमे नागनगिनीहरूको चाहिँ हामी बाहिरपट्टि पूजा आर्चना गर्ने गर्छौँ